मैले फ्लिपकार्टबाट सामान चाहिँ जुत्ता मगाएको थिएँ है र मैले जस्तो देखेको त्यस्तै नै आएछ र मलाई दामी लाग्यो दामी क्वालिटी पनि दामी थियो त्यो जुत्ताको है सबै दामी नै थियो त्यस्तो नराम्रो थिएन दामी थियो अन्त त्यो सस्तो दाममा पाएँ मैले है त्यो राम्रै लाग्यो मलाई त्यो जुत्ता अन्त फेरि पनि मैले अरू चिजहरू फ्लिपकार्टबाट मगाउने सोचिरहेको छु